अब मेरो घरमा त मेरो बुढा छ अन्त मेरो दाजु छ अन्त मेरो नाती छ अन्त म छु मेरो छोरा छ उता कलकत्तामा काममा गएको छ अन्त हामी म अब कसैको घरमा यता उती भाँडाहरू मोल्ने यस्तो उस्तो काम गर्छु मेरो बुढाले चाहिँ यस्तो भारी सारी अलिअलि के के बोक्छ अन्त मेरो छोरा चाहिँ उता कलकत्तामा गएको छ काम गर्नुको लागि भर्खरै अनि मेरो नातीले चाहिँ यता इलेक्ट्रीक दोकानमा काम गर्छ